मेरो भन्नुपर्ने चाहिँ लेखनको त कुनै लक्ष्य छैन मलाई यही लक्ष्य लिएर चाहिँ लेख लेखन चाहिँ लेखेको होइन मलाई मेरो मनको भावनाहरू है मैले देखेको कुराहरू विषयवस्तु उठान गरेर लेख्ने प्रयास चाहिँ गर्छु म मेरो लक्ष्य चाहिँ यही होस् भनेर चाहिँ छुइनँ तर यदि मेरो लेखबाट है केही कुरा गाउँ समाजमा केही कुरा परिवर्तन आउँछ भनेदेखि चाहिँ अँ त्यो चाहिँ मेरो लक्ष्य मान्छु त्यसलाई चाहिँ मेरो मेरो लेखनको चाहिँ फल चाहिँ भएछ भन्ने खालको त्यो म भन्न सक्छु अनि मैले चाहिँ आफ्नो लेखनबाट यही हासिल गर्छु भनेर चाहिँ लेखिरहेको छैन तर आफ्नो मनको कुराहरू लेख्न त पायो नि है त्यसले गर्दा चाहिँ लेखिरहेको छु